विशेष एकसाथ काम गर्नु गाह्रो पर्ने व्यक्ति भनेको मेरो एकजना साथी थियो र ऊसँग मैले बिजिनेस सुरु गरेँ अदुवाको र त्यो कसरी चाहिँ मलाई गाह्रो भयो भनेर भन्दा उहाँले एक गाडीमा कमसेकम पैँतिस चालिस बोरा अदुवा लानुपर्ने तर उहाँले अदुवा ल्याउँदाखेरि उहाँले आफ्नो पक्षबाट आफ्नो प्रकारले आफ्नो ठाउँबाट अदुवा ल्याउँदा दुई बोरा तिन बोरा ल्याउने अनि अन्य जुन गाडी भर्नु पर्ने चाहिँ जम्मै मैले खोजेर मैले खोजेको अब अदुवाले चाहिँ अब गाडी भर्नुपर्ने र त्यो एउटा स्थिति चाहिँ एकदमै गाह्रो थियो मेरो लागि जहाँ कि अब साथीलाई मैले छोड्नु म गर्दिनँ तपाईँसँग भन्नु पनि साथीसँगै गरिरहेको साथी अब सधैँ म तपाईँसँगै गर्छु भनिरहँदाखेरि पनि उहाँले दुई चार ब्याग अदुवा ल्याउने अरू डल्लै मेरोबाट फुल गर्नु पर्ने र भर्नु पर्ने नाफा चाहिँ बराबर बाढ्नु पर्ने र त्यो स्थिति थियो र त्यसलाई चाहिँ अब कसरी चाहिँ छुट्नु अब डाइरेक्ट म तपाईँसँग सिधैँ म तपाईँसँग गर्दिनँ भन्दाखेरि असुविधा थियो र बिस्तारै बिस्तारै अब छुट्नु चाहिँ मन थियो मलाई तर अब कसरी छुट्नु छुट्नु एकदमै गाह्रो तर मैले के गरेँ भने अब दुई चार बोरा अदुवा भयो त्यसलाई मैले गाडीमा पठाउन थालेँ फाल्टै गाडीमा पठाउन थालेँ अब पिछ पछि पछि गएर पुरा फुल गाडी अदुवा पनि नहुने र त्यसरी नै बिस्तारै बिस्तारै उहाँबाट दुई चार ब्याग हुने उनले आफ्नै प्रकारले पठाउन थाले अब यहाँको मेरोमा पनि दुई चार ब्याग यहाँबाट मैले आफ्नै प्रकारले फाल्टै गाडीमा पठाउन थालेँ अब त्यसरी गर्दै गर्दै चाहिँ के भयो भने धेरै लामो समयसम्म ग्याप भयो हाम्रो सँगै लाने काम भएन सिलगडी सँगै लाने काम भएन अब त्यो हुँदाखेरि चाहिँ त्यत्तिकै त्यत्तिकै उहाँसँग हाम्रो मेरो सम्बन्ध अब टाढिएर गयो र फिलहालमा चाहिँ अब अदुवा नभए पनि अन्य अन्य बिजिनेस जो छ त्यो म एक्लै गर्दैछु र उहाँसँग म त्यसरी चाहिँ अब छुट्टिएँ